बाग्राकोट क्याब एजेन्सी हो तपाईँहरूको एजेन्सीबाट मैले गाडी मगाएको थिएँ मलाई राजा भातखावा घुम्न जानु थियो परिवार लिएर र टाढो बाटो पर्नाले गर्दा हामी अलिक छिट्टै निस्किऊँ भनेर मैले तपाईँको क्याबको ड्राइभरलाई बोलाएको थिएँ छिट्टै तर अहिलेसम्म मेरो सम्पर्क तपाईँको ड्राइभरसँग भएको छैन र तपाईँहरूले के कस्तो गरेर हुन्छ उहाँलाई कन्ट्याक्ट गरेर चाहिँ मेरो घरमा गाडी पठाइदिनु होस् हुन्छ